म बाग्राकोटको हो बाग्राकोटमा बसोबास गर्छु मेरो नाम हो अनिकेत नाइक जलपाइगुडी जिल्लाको हाम्रो बाग्राकोटको बुढापाका बाग्राकोटको बुढापाकाहरूलाई बिमारहरू नै साह्रो गाह्रो पर्दाखेरि हाम्रो बाग्राकोटको मान्छेहरूले हरएक कुरामा सहयोग गर्नु हुन्छ त्यस पछाडि सहयोग गरेको पछाडिमा गाडी घोडाको अलिक सबै व्यवस्थापन गर्नु हुन्छ मान्छेहरू जुटेर सबै झन्डै घर घर गएर जो घरको मान्छेहरू बुढापाकाहरू अवस्थामा बिमारी अवस्थामा हुनु हुन्छ त्यसैको लागि सहयोग गरेर हरएकको घरमा चन्दाहरू उठाउनु हुन्छ चन्दाहरू उठाएर हरएक बुढापाकाको घरमा गएर भन्नु हुन्छ कि म बिमार छु कसैले सहयोग गर्नु होस् मलाई त्यसरी भन्दैन पनि आफै हाम्रो बाग्राकोटको बासीहरूले गईकन घर घरमा सहयोग गर्नु हुन्छ हाम्रो बुढापाकाहरूलाई हाम्रा बाग्राकोटको मानवहरूले मानिसहरूले सहयोग गर्नु हुन्छ हरएक कुरामा हरएक जगामा सहयोग गर्नु भएको छ हरएक दिशा हरएक जगा मा सहयोग गरेको छ यस पछाडि जति नै बुढापाकाहरूलाई हस्पिटल जानु परेको छ भने नि हामीले गाउँ समाजबाट गाडीहरूको प्रबन्धहरू गरिदिनु हुन्छ गाडीहरूको प्रबन्ध गरे पछाडि हस्पिटल लिएर डाक्टर देखाएर डाक्टर देखाए पछि उसको ट्रिटमेन्ट स्रिटमेन्ट सबैको जिम्मेवारी लिनु हुन्छ जिम्मेवारी लिई सके पछि घरमा आएर उनीहरूलाई सोधी खोजी सोधी खोजी गर्नु हुन्छ सोधी खोजी सोधी खोजी खोजी गरे पछि सोधी खोची गरे पछि त्यस पछाडि सोध्नु हुन्छ कि हाम्रो बाजे कस्तो हुनु हुन्छ अहिले तपाईँको अवस्था अहिले कस्तो छ आर्थिक अवस्था अझै केही सहयोग चाहिन्छ भने भन्नु होस् हामीलाई हामी सहयोग गर्नु तयारी छौँ किनभने हाम्रो बाग्राकोटको प्रति नि समाजको मान्छेहरू छ सहयोग गर्नु बसेको छौँ हामी सहयोग गरिरहन्छौँ सहयोग गरिरहेको छौँ त्यसमा लजाएर हुँदैन हामी सहयोग गर्छौँ सबैलाई